हाम्रो संस्कृतिमा महिलाहरूको मासिक धर्मलाई अछुत टाइपको व्यवहार गरिन्छ अनि यहाँनिर अब हाम्रो धर्ममा मासिक धर्म लागेपछि हामीलाई टिका लगाउनु पाउँदैन हामी मन्दिरहरू पनि जान पाउँदैन हामीले त्यो नियमहरू हामीले त्यो पालन गर्नुपर्छ हामीलाई मन्दिरहरूको केही काम पनि गर्नुदिँदैन भित्रहरू पनि पस्नुदिँदैन अनि कति जग्गाहरूमा त किचनहरूमा खानाहरू पनि पकाउनु दिन् दिँदैन इफ हामीले पकाइहालियो भने पनि त्यो हामीले त्यो पकाएको खाना आफै खानुपर्छ अरूहरूलाई जो जनैहरू लगाएको हुन्छ उनीहरूलाई दिनुहुँदैन अनि त्यो सबै हामीले नियमहरू मान्नुपर्छ मानेन भने हामीलाई नराम्रो भन्छ नराम्रो नजरले हेरिन्छ अनि त्यो सफाइ र स्वास्थ्य बाहेक यो यहाँनिर हामीलाई धेरै जागरूक जागृति छ जस्तो लागेन किनभने यहाँनिर हामीले अब पिरेड्सहरूको हामीले कुरा पनि गर्नु सक्दैन एकाआर्कासँग हामीले कुरा गरिहालियो भने पनि सानो सानो स्वरमा गर्नुपर्छ ठुलो स्वर गऱ्यो भने केटाहरू घिनाउँछ केटाहरूले नराम्रो भन्छ अनि यो त्यत्ति केही पनि होइन त्यो चाहिँ अब एउटा केटीहरूको लाइफमा चाहिँ एउटा त्यो प्रोसेस हो एउटा प्रेग्नेन्ट हुन्छ केटीहरू भोलिपर्सि एउटा आमा हुन्छ त्यही त्यसको लागि चाहिँ हाम्रो बडीले हामीलाई प्रिपेयर मात्रै गरेको अनि त्योहरूको त्यो ब्लड पनि त्यो खुन पनि मैला हुँदैन जो अरूहरूले बनिन्छ यो खुन मैला हो हामीलाई एक आर् एक्लै एउटा कोठामा राखिदिन्छ हामीलाई राम्ररी खानुहरू पनि दिँदैन त्यस्तो चाहिँ गर्नुहुँदैन अनि सफाइ स्वास्थमा चाहिँ धेरै जागृति गर्नुपर्छ किनभने राम्ररी हामीले आफ्नो स्वास्थ्य सफाइहरू रा यादहरू राखेन भने त्यो भोलिपर्सि त्यो छोरी मान्छे मर्नु पनि सक्छ त्यही कारणले गर्दा